हाम्रो नेपाली भाषा अब बोल्नु मलाई एकदमै अब राम्रो लाग्छ हाम्रो नेपाली भाषा चाहिँ अब बोल्दाखेरि चाहिँ अब राम्रो सुनिन्छ अनि धेरै अब उयसतिर पनि अब राम्रो छ मलाई अब बोल्नु ओर्नु राम्रो छ अनि राम्रो लाग्छ